यो टिक् यो टिकट सिक्का ढुङ्गाहरू है जम्मा यसको शैक्षिक मूल्य भन्नुको चाहिँ अब यो टिकटहरू यो सिक्काहरू चाहिँ अब यो कहिले अब त्यसमा चाहिँ कस्तो भन्दा नि त्यसको एउटा स्पेसिफिक यो एउटा हुन्छ नि एउटा साइन भनौँ न है त्यो साइनहरू चाहिँ अब कसले त्यो ढुङ्गाहरू मतलब सिक्काहरूको इन्भेन्ट गऱ्यो कसले त्यो ढुङ्गाहरू टिकटहरू उयो गऱ्यो त्यसमा छापहरू भयो कै कहिले उयो गऱ्यो त्यस्तोहरूको विषयमा चाहिँ हामीले चाहिँ अब त्यो मतलब बुझ्नु पनि सक्छौँ त्यो बाट हामीले सिक्न पनि सक्छौँ अनि त्यसले गर्दाखेरि चाहिँ त्यही हो मेन उयो चाहिँ अब हुनु त आफू अब त्यो कहिले उयो भएको के भएको त्यो त हामीलाई अब त्यस्तो डिटेल्समा त थाहा छैन तर त्यही हो मूल्य अब शैक्षिक मूल्य चाहिँ त्यही हो म चाहिँ त्यही उयो गर्छु